हामीले त फुलहरू त सानैदेखि नै रोप्दै आएको घरैमा मल छ गाईहरू पालेको छ त्यसै कारण अब मलको चाहिँ टेन्सन गर्नु पर्दैन अन्त प्लान्टहरू पनि रोपेको छु अलि अलि त्यसको लागि चाहिँ अब जङ्गली मलहरू चाहिँ अलि अलि ल्याउनु पर्यो कोही बेला जङ्गल गयो साथी भाइसँग अलि अलि मलहरू ल्यायो त्यही गाईको मलहरूसँग मिक्स गर्यो अनि रोप्यो माटो हाल्नु पर्छ अलि अलि होइन प्लान्टमा चाहिँ फुलमा त अब माटो र मल कम्पलसरी हो त्यो प्लान्टहरूतिर चाहिँ अब जङ्गली मल हाल्यो भने चाहिँ राम्रो हुन्छ भनेर मैले सुनेको त्यसै कारण कोही बेला जङ्गली मलहरू ल्याउँछु साथी भाइसँग गएर अनि मिक्स गरेर रोप्छु अहिलेसम्म त राम्रै भइरहेछ मेरो त सानो यहाँ आँगनमै छ भनौँ न फुलबारी त्यहाँनेरि रोपेको छु सिजन फुलहरू रोप्छु बेला बेला सिजन फुलको चाहिँ फुलको त्यो फुल झर्नेहरू चाहिँ अलिक उयो लाग्छ मलाई त्यो भन्दा चाहिँ प्लान्ट चाहिँ बेस्ट लाग्छ मलाई चाहिँ तर पनि अब सबैको घरमा फुलेको देख्दा आफ्नो घरमा फुलौँ फुलौँ लाग्छ र चाहिँ रोप्छु रोप्नु चाहिँ अन्त अब मलहरूको टेन्सन गर्नु पर्दैन जङ्गल पनि नजिक नै छ गाईहरू पालेको छ त्यसै कारण मलको त अब त्यस्तो उयो छैन दुःख छैन रोप्यो अब मलहरू ल्यायो रोप्यो जङ्गलमा गयो प्लान्टहरूको लागि अलि अलि मिक्स गर्यो अनि हाल्यो